मलाई कालिम्पोङदेखि पानीट्याङ्की जानु छ त्यसै कारणले गर्दा अँ तपाईँको यस ठाउँबाट एउटा चाँडै अटो बुक गरिदिनुहोस् न अनि साथसाथमा ड्राइभर आउँदैछ कि आएको छैन त्यसको पनि मलाई चाँडै जानकारी दिनुहोस् ल एकदम अर्जेन्ट छ त्यसै कारणले